म तपाईँलाई के सहायता गर्न सक्छु ए हजुर यो हाम्रो होटेलको एड्रेस हो तपाईँलाई के सहायता गर्न सक्छु ए हजुर हजुर कालेम्पोङमा त धेरै जग्गा छ घुम्ने लाभा छ डेलो छ दुर्पिन छ होटलबाट त्यो सबै प्रबन्धहरू हामी मिलाइदिन्छौँ तपाईँ होटेल बुक गर्नुहुन्छ हजुर तपाईँले अनलाइन मार्फत नै पे गर्नुहोस् न हाम्रो कति दिन तपाईँ बस्नुहुन्छ त्यही अनुसार हामी तपाईँले बिल पे गर्नु सक्नुहुन्छ हामी त्यहाँनिर सबै बिलहरू पनि दिन्छौँ तपाईँले एकैचोटी बिल दिनुहोस् कि त्यहाँनिर सबै खानुहरूदेखि सबै त्यसमै काटिन्छ ए हजुर हजुर

त्यसको लागि हामी त्यो गाडीहरू सबै प्रबन्ध गरिदिन्छौँ तपाईँले रुम चाहिँ कतिवटा बुक गर्नु चाहेको ए तिनवटा तपाईँको जुन पे तपाईँले गर्नुहुन्छ थ्री तिन तिनवटा बेड तिनवटा रुम होइन तपाईँ कति दिनसम्म बस्नुहुन्छ ए हजुर हजुर यो तपाईँले हाम्रो वेबसाइटमा गएर होइन तपाईँले बुकिङ गर्दाखेरि तपाईँले सेभेन डेज्को लाँदाखेरि जुन हामीले तपाईँलाई एकदम भेकल्सहरूसँगै घुम्ने जग्गाहरू एकदम एड गरेर तपाईँले हामी त्यहाँनिर प्राइज पनि लेखिदिएको हुन्छौँ तपाईँले जति तिर्नुहुन्छ त्यति सबै फ्री तपाईँको गाडी र तपाईँको खानाहरू त्यसमा सबै हुन्छ हुन्छ तपाईँ तपाईँले बुक अँ तपाईँ कहिलेदेखि आउनुहुन्छ हुन्छ हुन्छ तपाईँ त्यहाँनिर सबै तपाईँको हुन्छ तपाईँले त्यहाँनिर पे गरिदिनुहोस् कि अन्त कति डेज्सम्म बस्नुहुन्छ कति तारिख टु कति तारिख कहाँ कहाँ जानुहुन्छ त्यहाँनिर फर्म एउटामा फिलअप गरिदिनुहोस् न ल हुन्छ थ्याङ्कयु हुन्छ